हाम्रो गाउँ चाहिँ बाक्लो छ है अनि गाउँमा बाख्राहरू पनि धेरै पाल्छ अनि बाख्रा साथ कुखराहरू है गाई गोरुहरू धेरै किसिमको पाल्छ अनि तिनीहरूलाई घाँस पनि टाइम टाइममा दिन्छ है अनि हाम्रो गाउँ चाहिँ एकदम जाडो जाडो छ है यहाँनिर धेरै किसिमको रुखहरू पाउँछ उत्तिस चिलाउने सउर अनि मौवाहरू अनि धुपीको धुपी पनि पाउँछ है धुपीको काठ चाहिँ एकदमै राम्रो हुन्छ र त्यो काठ चाहिँ बिक्री पनि हुन्छ है अनि प्रायः जस्तो त्यहाँनिर धुपीको सउरको है अनि उत्तिसको चिलाउनेको काठहरू धेरै काटिबस्छ अनि त्यहाँदेखिको बर्खामा चिलाउनेको पात झर्छ है अनि हिउँदमा पलाउँछ अनि हिउँदमा चाहिँ सउरको पातहरू हुन्छ र सर्छ त्यहाँदेखिको त्यो पनि आउँछ है त्यहाँदेखिको रोटेसन भइबस्छ है एकदमै नौलो गाउँ छ है कोहीबेला जाड़ो हुन्छ कोहीबेला गरम हुन्छ त्यस्तो हुन्छ है त्यहाँदेखिको साग सब्जीहरू पनि धेरै राम्रो हुन्छ है चिजहरू पनि राम्रोसँगले फल्छ भेजिटेबल्सहरू पनि धेरै राम्रो हुन्छ अनि गाउँमा यस्तोहरूको घाँसहरू पनि धेरैजसो काटेर उयोहरू गर्छ बेच्छ है अनि कति चाहिँ रुखै डल्लैहरू बेच्छ है त्यहाँदेखिको रुखहरूले धेरै घरहरू पनि बनाउँछ है अनि धूपीको काठहरू धेरै महँगो महँगो दाममा पनि बिक्री हुन्छ अनि त्यसको एकदमै राम्रो पनि भन्छ त्यो राम्रो पनि हुन्छ अरे भन्छ अनि त्यसको मटेरियल त्यो त्यसको मटेरियल पनि राम्रो हुन्छ अरे है त्यसको त्यसको क्वालिटी पनि धेरै राम्रो छ है अनि सब चिज हुन्छ है अनि गाई चाहिँ गाईहरू पनि हुन्छ है त्यहाँदेखिको अरू त